केटीहरूले भाँडाकुटी खेल्छ केटाहरूले गोलीहरू फुटबलहरू खेल्छ खोप्पीहरू खेल्छ त्यसमा त्यति नै हो फरक चाहिँ अन्त भाँडाकुटी खेल्दाखेरि चाहिँ केटाहरू पनि अलिअलि त्यसमा सामेल भयो भने पनि अब त्यति बेसी चाहिँ खेल्दैन केटाहरूले चाहिँ केटीहरूले जति केटीहरूले चाहिँ गुडियाहरू खेल्छ त्यस्तो खालकोहरू खेल्छ